हजुर

हजुर हजुर

हजुर हजुर

ए हजुर मिस हुन्छ हुन्छ म यसो गर्छु नि त म अहिले अफिसमा छु कि त्यहाँ तपाईँ कति ब कति मिनट बस्नुहुन्छ त्यहाँ ए हुन्छ हुन्छ म उसो भए आब पाँच मिनट मलाई टाइम लाग्छ म अउँद म पाँच मिनटमा आइपुग्छु नि ल मिस ल हजुर हजुर हजुर

ए हुन्छ म दुईजना नै रिसिभ गर्छु नि ल म आउँछु नि हजुर हजुर ए होइन म बात मार्छु नि ल उसको मम्मीसँग बात मार्छु नि हुन्छ हुन्छ हुन्छ